हेलो औ विनिमित तँलाई एउटा कुरो भन्नु थियो कि मैले अस्ति भर्खर एउटा पेन्ट किनेको थियो कि जयश्रीबाट अँ सेलमा लागेको थियो अँ त्यसको कस्ट थियो फाइभ हन्ड्रेडहरू थियो अन्त किनेर मैले दुई तिनखेप लगाएँ पनि हो यस्तो दामी कि यस्तो कम्फोर्टेबल छ तैँले पनि किन्छु भनेको थिइस् होइन अँ त्यहाँबाट किन्न मैले किनेको जग्गाबाटै अँ कलरहरू पाउँछस् स्ट्रेचेबलहरू छ हौ जसलाई कलेजहरू जाँदा बजार जाँदा कम्फोर्टेबल खालके छ मैले दुई तिनखेप लगाएँ कि मलाई राम्रो लाग्यो नि त अनि तैँले पनि किन्छु भनेको थिइस् अन्त तँलाई भनेको नि किन्छस् भने मसँग हिँड्न म देखाइदिइहाल्छु नि तँलाई राम्रो छ त्यो पेन्ट कलरहरू पनि जाँदैन रहेछ स्ट्रेचेबल छ कम्फोर्टेबल जहाँ लाएर जाँदा पनि हुन्छ ल तँ तँ किन्छस् भने मलाई भन् न ल म तँलाई लिएर जाइदिन्छु जयश्री जयश्रीबाट किन्न ल